हेलो म नमस्ते म स्मरणको प्यारेन्टस बोल्दैछु हजुर मेरो छोरालाई एसयुएमआई स्कुलको क्लास इलेभेनमा एडमिसन गराउँ भनेको है तपाईँको अलरेडी त्यसको स्टुडेन्ट हुनुहुन्छ अनि त्यहाँनिर त्यो साइन्सको हजुर त्यहाँ साइन्सको जुन चाहिँ हजुर नमस्ते अनि साइन्स जुन चाहिँ छ नि साइन्स स्ट्रिम साइन्स स्ट्रिमले लिनेभएको छ नानीले अनि त्यसमा त्यहाँनिर कस्तो के फे स्कुलमा कतिको फ्यासिलिटी छ अनि टिचर्सहरू कस्तो छ अलिकति जानकारी पायो भने चाहिँ मेरो छोरालाई त्यहाँनिरै एडमिसन गराउँ भनेर नि

हजुर त्यो ल्याबहरू प्र्याक्टिकलको लागि ल्याबमा कस्तो छ फेसिलिटीहरू कत्तिको छ अब त्यो सामानहरू के गर्नुपर्छ त्यस्तोहरू केही छ कि

केमेस्ट्री टिचर को हुनुहुन्छ अहिले ए अनि हजुर ट्युसन्सहरू पनि लिनुहुन्छ कि अब लिनुहुन्न त्यस्तो

ए हुन्छ हुन्छ हुन्छ धन्यवाद होइन म जानकारी दिएकोमा है ल हुन्छ